मलाई मनपर्ने नेपाली भाषाका एकदमै उखान तुक्का भनेको चाहिँ टाउको दुख्दा नाइटोमा ओखती भनेर भन्छ यसको अर्थ चाहिँ उल्टो काम गर्नु भनेर भन्छ अनि नाँच्न जान्दैन मुखियाको आँगन टेँडो भन्ने भन्छ र यसको चाहिँ अर्थ मानिसलाई आफ्नोमै कुनै पनि योग्यता हुँदैन तर पनि अरूलाई दोष दिने भन्ने बुझिन्छ र तुक्काहरू भन्नु पर्दा चाहिँ नाक काट्नु पेट काट्नु खुट्टा तन्काउनु आदिहरू हुन्छ जसको नाक काट्नुको अर्थ इज्जत फ्याँक्नु खुट्टा तान्नुको अर्थ कसैलाई अघाडि बड्नु नदिनु जस्ताहरू मलाई धेरै मन पर्ने उखान तुक्का हुन्